म त टिबेटन हो हो म त अब हामी त उयो त्यस्तो उयो मान्दैन थाहा हुँदैन त्यति उयो त त्यस्तो उयो त थाहा छैन अब हामी त टिबेटनहरू हो हामी त ल्होसारहरू मान्छ हो तर पनि अब हाम्रो यहाँनिर गाउँ छिमेकीहरूले चाहिँ मानेको चाहिँ देखेको छु मैले त्यहाँबाट दुर्गा पूजा भन्दा अगाडिदेखि नै उनीहरू फास्टिङ नव नवामीसम्म देखि स्टार्ट गर्छ उनीहरूले फास्टिङ बसेर आउँछ फास्ट फास्टिङ बसेर पूजाहरू गर्नु हुन्छ अब प्रसादहरू ल्याएर आफू जहाँ हाम्रो चाहिँ माथि घर घरमै ठुल्ठुलो भगवान्को पूजाहरू मान दुर्गा पूजा मान्नु हुन्छ होइन मूर्तिहरू ल्याएर अब त्यसमा त अब हामीले पनि बस्नु चाहिँ बसेको छु अब पूजाहरू गर्नु उयोहरू गर्नु त तर अब हामीले चाहिँ मान्नु चाहिँ मान्दैन हामी चाहिँ टिबेटनहरू हो तर मैले चाहिँ देखेको छु उनीहरूले गरेको अन्त दसैँमा पनि रातो टीकाहरू लगाएर हिँड्नु हुन्छ अन्त मजाले अब शिरमा ढाका टोपीहरू लगाएर हिँड्नु हुन्छ उनीहरूले अब त्यसरी दसैँ मनाउँदै बनाउनु चाहिँ हुन्छ त्यो चाहिँ मैले देखेको छु